दिदी मैले नि हिजो एमाजोनबाट एउटा कुर्ता मगाएको थिएँ कि यस्तो राम्रो क्वालिटी र आएछ यति दामी रहेछ त्यो कुर्ताको क्वालिटी एकदम लाउँदा नि कम्फोर्टेबल कम्फोर्टेबल न धुँदा रङ्ग जाँदो रहेछ यति राम्रो रहेछ कि तपाईँले नि मगाउने भए मगाउनुहोस् है फाइभ एक्सएलसम्म रहेछ त्यो हो क्वालिटी एकदम राम्रो छ मन पऱ्यो भने चाहिँ हेर्नुहोस् है तपाईँले क्वालिटी चेक गरेर मगाउनु पऱ्यो भने मगाउनुहोस् है